अहिले यातायातमा नयाँ आएको अब टोटो छ टाढो टाढो जानेलाई फ्लाइटहरू छ त्यस्तै जग्गामा जानेलाई ट्रेनहरू छ त्यस्तै डुवर्सतिर हिँड्दाखेरि सानो सानो छोटो जग्गा जानुलाई बस छ र नयाँ नयाँ कुरोहरू अब जस्तो रिक्सा भयो स्कुटी भयो बाइक भयो धेरै र थुप्रै नयाँ नयाँ साधनहरू आइरहेको छन् नयाँ नयाँ जमानाहरू चेन्ज भइरहेको छ आफूलाई कहाँ डुल्नु छ कहाँ टाढो जानु छ भने फ्लाइट छ त्यस्तै जग्गा जानु छ ट्रेन त्यस्तै जग्गा जानु बस अहिले थुप्रो अब पहिला अटो थियो अहिले टोटो निस्कियो अब टोटोको पछाडि अझै अब के के निस्किन्छ गाडीहरू पहिला कस्तो थियो अहिले कुन कुन गाडीको एकदम अब इनोभा हरे वेगेनर हरे के के के के के के चेन्ज धेरै परिवर्तन चेन्ज हुँदै हुँदै हुँदै अब अहिले झन् अझै के के आउनेवाला छ समयमा र अब नयाँ नयाँ परिवर्तन हुँदै जाँदैछ